हेलो हजुर हजुर अहिले सिजनको सब्जी सिमी छ लौका छ बैगुन छ काँक्रा छ मेवा छ छ सब्जीहरू हजुर

हजुर हजुर हजुर हुन्छ हजुर हजुर लौका चाहिँ बिस रुपियाँ किलो हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर आउनुहोस् न आउनुहोस् न हुन्छ हुन्छ आउनुहोस् न आउनुहोस् हुन्छ हुन्छ हुन्छ हुन्छ राखिदिन्छु हुन्छ हुन्छ हुन्छ हुन्छ